मेरो सेकेन्ड प्रडक्ट चाहिँ मैले सुकियाबाट भाबीको दोकानबाट चाहिँ एउटा साह्रै मन परेर कुर्ती किनेको थिएँ अन्त त्यो कुर्तीको क कलर पनि यति मिठो थियो यति मिठो थियो त्यो कुर्ती मलाई एकदम लगाऊँ लगाऊँ लाग्दो मन परेर चाहिँ मैले दाम काम मिलाएर लिएर आएको थिएँ घरमा र भोलि ठिक्कै गाउँमा एउटा माथिलो घर दादाले पूजामा बोलाउनु भएको थियो त्यो पूजामा पो लगाएर जानु पर्यो भनेर कुर्ती टक्कै लगाएर गएँ है पूजामा त्यहाँ दिनभरि यता उता गरेर सघाउ पगाउ गरेँ काम कुरो गरेँ पूजा सूजा सकेर यता उता थन्को मन्को गर्दा ओर्दा त कुर्तीमा चाहिँ मेरो चाहिँ तेलको दाग लागेको रहेछ अन्त त्यो तेल त अब त्यति नै बेला धोएन भने त जाँदैन भनेर सोचेर चाहिँ मैले म घरमा आएँ घरमा आएर चाहिँ मैले भिजाएर कुर्ती धुनु पऱ्यो भनेर चाहिँ अलिकति सर्फ हालेर कुर्ती भिजाएको थिएँ अन्त भिजाएर एकछिनबाट धुनु पऱ्यो भनेर हेरेको त कुर्तीबाट त लोतो तो तो रङ गएर त रातै रातै रातै भएछ कुर्ती त अन्त यस्तो रिस उठ्यो रङ जाँदा त सोचे होइन घोट गएको होला भनेर ठाने र पनि ठिकै छ धोई पखाली गरेर मैले कुर्ती सुकाएँ बेलुकाको हावामा यसो सुक्छ होला भनेर सुकेर भोलिको घाममा पनि सुकाउँछु भनेर सोचे बिहान उठेर त्यही कुर्ती हेर्नु मन पऱ्यो अन्त कुर्ती हेरेँ कलर पनि उडेको उडेको जस्तो लाग्छ मैले जुन कलर मन परेर कुर्ती किनेको थिएँ त्यो कुर्तीको कलर त अर्कै छ ला कलर त सबै गयो कि क्या हो मलाई त भाबीले लुटेछ क्या हो भनेर सोचे अन्त त्यो कुर्ती सु सुक्यो सुकेर म एक पटक नाप्नु पऱ्यो भनेर एक पल्ट लगाएको त मेरो त जिउमा त पटक्कै नै भएन ला घटेर त त्यो कुर्ती त लुगा त सानो न सानो कहिले कति वर्ष अगाडि किनेको लुगा जस्तै पो भयो अन्त यसो हेर्छु धागो पनि सरेछ सिलाइ पनि सरेको रहेछ एक पल्ट लगाउँदा भुवा उठेर घिन लाग्दो पो भएछ कुर्ती त अन्त यस्तो रिस उठ्यो यस्तो रिस उठ्यो बित्थामा किने छु यो कुर्ती मलाई यस्तो धोका भयो त्यो भाबीले मलाई हेर लुटेछ अफरमा दिएको भनेर खुसी भएर कुर्ती लिएर आएँ बित्थामा मेरो पैसा मात्र गयो